हेलो हजुर ए मेरो दोकानमा मेरो दोकानमा अब पहिला त मोमो मात्रै पाउँथ्यो अहिले झोल मोमो पाउँछ बर्गर पिज्जा तपाईँलाई जे अब न अहिलेको नयाँ कुराहरू अहिले तपाईँलाई जे मन पर्छ त्यही पाउँछ मेरो दोकानमा हजुर तपाईँ कहाँबाट बोल्नुभएको हो हजुर ए हजुर मेरो त हजुर मिनामोडमा मेरो दोकानको नाम चाहिँ छेत्री होटेल हो हजुर हजुर हजुर हुन्छ बनाइदिन्छु कहिलेको लागि हजुर हुन्छ बनाइदिन्छु कहिलेको लागि अहिलेको नामी आइटेमहरू त्यही मैले भनेँ तपाईँलाई झोल मोमो बर्गर पिज्जा नानीहरूले त त्यस्तैहरू मन पराउँछ नुडल्सहरू हजुर बनाउँछ बनाउँछ हजुर बनाउँछ हजुर तपाईँ कहिलेको लागि चाहिएको एक दिनअगाडि दिनुहोस् न भइहाल्छ ए हजुर त्यसो भए चौध तारिकतिर मलाई चौध तारिक बेलुका कल गर्नुहोस् न हजुर कति सस्तो ए हुन्छ हुन्छ हुन्छ तपाईँले पहिला त खानुभएको होला मेरो दोकानमा हजुर हजुर ए हजुर हुन्छ नि हजुर हजुर पाउँछ नि तपाईँले भनेको जति सबै पाउँछ हजुर हजुर बनाइदिन्छु नि अहिले त्यस्तै त मन पराउँछ हजुर हुन्छ मलाई चौध तारिक बेलुका चाहिँ नबिर्सी कल गर्नुहोस् न हजुर म के के पाउने त्यतिखेरै तपाईँलाई भन्दिन्छु नि अहिले हजुर

हजुर हजुर हजुर पाउँछ हुन्छ हुन्छ हुन्छ